कृ कृषि पशुहरू चाहिँ हामी जब हाम्रो धानहरू रोप्ने बेलामा मकैहरू रोप्ने बेलामा चाहिँ हामी प्रयोग गर्छौँ र अहिले मसिनरी चिजहरू चाहिँ हाम्रो यो जग्गा अलिकति यो खा खाल्टाङ खुल्टुङ भएको कारणले गर्दाखेरि चाहिँ तेल ल्याउनु चाहिँ सम्भव हुँदैन र हामी चाहिँ दुईवटा गोरु र बिचमा चाहिँ हल राखेर मान्छेले चाहिँ जोत्नुपर्ने हुन्छ र त्यही त्यही प्रकारले हामी युज गर्छौँ र जति पनि गाई गोरुहरू हुन्छ उहाँको त्यो त्यसको मलहरू चाहिँ हामी लगाएर रोप्ने गर्छौँ